तपाईँको हामी स्कुल पढ्दाखेरि हामी क्लास इलेभेनसम्म पढ्दाखेरि पाँचवटामा छवटा सब्जेकट थियो सबै सब्जेक्ट राम्रो थियो सबै सब् छवटा सब्जेक्ट बाहेक हामीले केही पढ्नु पर्दैन थियो सबै एउटा त्यही सब्जेक्टभित्र हामी सिमित थियौँ तर अहिलेको नानीहरूलाई अहिलेकोलाई हेर्नु क्लास वानकोलाई नै अब तपाईँको दस किलोको भारी बोकेर जानु पर्छ नानीहरू दस किलोभन्दा बेसीको भारी मैले बोकेको देखेको छु शिक्षामा पनि धेरै सुधार आएको छ पहिलाभन्दा सबै कुरा शिक्षा विभागले पनि यसमा पुरा ध्यान दिएर अझै यसलाई उन्नति गर्दै लानु पर्ने देखिन्छ